भनिन्छ भारत चाहिँ देश यस्तो देश हो जसमा चाहिँ भिन्नतामा एकता छ है युनिटी इन डाइभर्सिटी र डिफ्रेन्ट डिफ्रेन्ट संस्कृतिहरू भएको भारतमा चाहिँ नेपाली भाषाले पनि एउटा आफ्नो खम्बा गाडेको छ र नेपाली भाषाले पनि आफ्नो मिठो प्रकारले आफ्नो एउटा भूमिका निभाइरहेको छ है त्यो भिन्नता बढाएको छ सुन्दरता बढाएको छ भारत देशको र हाम्रो कविता हाम्रो कथा हाम्रा मानिसहरू है सब मिलेर नै भारत भारतलाई अझ राम्रो बनाउनुमा लागिरहेको छौँ र हिन्दी जस्तो तामिल जस्तो त हाम्रो भाषाले पनि एकदम राम्रो भूमिका खेलिरहेको छ भारतलाई चाहिँ भिन्नतामा एकता छ भनेर देखाउनलाई